हाम्रो यो ठाउँमा चाहिँ नानीहरूको मेरो त्यो भएको छैन र मैले अहिलेसम्म सुनेको पनि छैन अहिलेसम्म सुनेको पनि छैन र हाम्रो यो हाम्रो यो ठाउँमा चाहिँ छेउछाउ धेरै हेल्थ सेन्टरहरू छ र धेरै हेल्थ सेन्टरहरू छ अन्त केही बिमारीहरू भइहाल्यो भने पनि आशा कर्मीहरू आउँछ र आशा कर्मीहरूले दबईहरू दिन्छ र त्यो सक्नेहरू चाहिँ बिमारी राम्रो हुन्छ भइहाल्छ नहुने अलिक साह्रो पर्नेहरूलाई चाहिँ हस्पिटल लैजानु पर्छ हस्पिटल लैजाउनु पर्छ हस्पिट हस्पिटल लानुको लागि एम्बुलेन्स एम्बुलेन्सहरू पनि एम्बुलेन्स पनि ल्याउनु लानु लानु आउनु सुविधा छ